हेलो हजुर अस्ति तपाईँले मेरो हजुर ए हजुर अस्ति तपाईँकोबाट मैले लाइट ल्याएको थिएँ नि ट्युब लाइट हजुर त्यस त्यसबाट त्यो लाइटको उयो गर्दा अलिकति प्रब्लम उयो भएको छ कि अन्त आएको छ अन्त र नि हजुर अरू त राम्रै रहेछ अनि त्यो ट्युब लाइटकोबाट चाहिँ नि अलिकति कम्प्लेन आएको छ अन्त र नि हजुर हजुर आधी मात्रै बल्छ झिलिक झिलिक प्लिक प्लिक हुन्छ कि अन्त र नि हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ए हजुर हजुर ए हजुर तिनवटा दुईवटा मात्रै त्यस्तो भयो हौ

ए हजुर हजुर ए हजुर ए हुन्छ म हजुर भोलितिर आउँछु नि हजुर हजुर ए हुन्छ हुन्छ